मैले ट्याक्सी बुक गरेको थिएँ ड्राइभर ढिलो न ढिलो आयो दार्जिलिङ जानु पर्ने कालिम्पोङ स्ट्यान्डमा पर्खिरहेको थिएँ ड्राइभर टाइममा नआएको कारणले यो ट्याक्सी बुक क्यान्सल गर्दैछु